त्यसको लागि चाहिँ के हो भनेदेखिलाई जब मेरो छोराले माध्यमिक दियो है माध्यामिक दिएर त्यो फर्किँदाखेरि चाहिँ मेरो छोराले चाहिँ अब त्यो एक्जाम दिएर फर्किँदा चाहिँ त्यो एडमिट अब मतलब बाटोमै हराएछ त्यसले होइन त्यो त्यहाँदेखि चाहिँ अब त्यसको अब भोलिपल्ट पर्सिपल्ट चाल पायौँ हामाीले अब कत्ति खोजौँ होइन भेटिनौँ अब मनमा फिक्री भयो त्यति बेला चाहिँ है अब एडमिटहरू हुन्छ हुँदैन त्यसको लागि पनि अब घरको होइन पापा गार्जियन गएर अब सिलगढीमा बनाउनुपर्ने भयो होइन त्यति बेला त्यो क्षण चाहिँ एकदमै मलाई क्या त अब म भुल्नु नै सक्दिनँ अब हुन्छ हुँदैन है नानीहरूको फ्युचरको सवाल थियो त्यसले गर्दा चाहिँ त्यो क्षण चाहिँ एकदमै मलाई के त अब भुल्नु नै सक्दिनँ त्यो क्षण चाहिँ